हेलो

ए म यता उयोबाट बोलेको कि कमानबाट तपाईँकोमा सब्जीहरू छ कि भनेर नि ए अँ तपाईँकोमा के के सब्जीहरू छ त्यो सबै नै नि चाहिएको चाहिँ कि अन्त अहिले हालैमा चाहिँ के के छ तपाईँकोमा सब्जी भनेर नि ए हजुर अन्त खोर्सानीहरू चाहिँ कसरी दिनुहुँदैछ तपाईँले ए हजुर यस् त्यत्रो महँगो भयो है ए हजुर हजुर ए हजुर होइन तपाईँकोमा के कति छ म सबै उठाउँछु कि तर अब अलिकति मिलाई दामकाम चाहिँ मिलाइदिनु होस् न है ए हजुर हामीलाई पनि फेरि लगेर अलिकति अब बेच्नु अलिकति उयो हुन्छ कि अन्त नि तपाईँले मिलाइदिनु भयो भने चाहिँ म पर्सि निकोर्सितिर आउँछु तपाईँकोमा अब अरू बारीमा के के छ सबै राखिदिनु होस् न ए हजुर मुन्टाहरू चाहिँ कसरी दिनुहुँदैछ ए अँ यसपालि के साह्रो महँगो भयो हौ है ए हजुर हजुर हुन्छ मिल्छ होला नि अलिक त दामकाम त ए हजुर अन्त यो सुन्नुहोस् कि तपाईँको त्यो वरिपरि छरछिमेकीतिर पनि यसो सोधिदिनु होस् न हौ सब्जीहरू छ कि अलिक भनेर कि छ भने चाहिँ मलाई कल गर्नुहोस् न यो नम्बर कि ए हजुर हुन्छ के अरे तपाईँले त्यो यताउता भनी पनि दिनुहोस् तपाईँकोमा के कति छ सबै राखिदिनु होस् हो अन्त तपाईँकोमा उइस छैन काँक्राहरू ए हजुर यसपालि काँक्राको राम्रो भाउ थियो नि कि अन्त पुरा चाहिएको पनि थियो हो काँक्रा चाहिँ यताउता हेरेर सोधिदिनु होस् न अरूकोतिर पनि छ कि हो छ भने चाहिँ म पर्सि निकोर्सितिर आउँछु सबै नै राखिदिनु होस् न सब्जीहरू म मिलाएर दिन्छु नि तपाईँलाई ए हजुर अन्त तपाईँकोमा उयो के अरे बस्तीको कुखुराहरू छ अन्डाहरू कुखुराहरू ए हजुर होइन त्यो उयो सब्जी सँगसँगै मलाई त्यो कुखुराहरू पनि चाहिएको थियो कि अलिक तपाईँकोमा छ कि भनेर नि ए हजुर ए अँ हुन्छ त्यसो भए म पर्सि निकोेर्सितिर निस्किन्छु कि तपाईँकोमा त्यति बेला दामकाम मिलाउँ न है हुन्छ त्यति बेला म एकैचोटि लिने गरेर आउँछु नि ए हजुर हुन्छ